यता गाउँमा एम्बुलेन्स आउनु चाहिँ आउँछ होइन तर रोडहरू राम्रो छैन प्लस घरसम्म रोडहरू पनि पुगेको छैन रोड पनि एकदम खराब छ अनि एम्बुलेन्सहरू आधा बाटोसम्म मात्रै आएको आउँछ अनि बिरामीहरूलाई चाहिँ आधा आधा बाटोदेखिको बोकेर लानुपर्छ अनि यहाँनिर रोडहरू पनि पिच छैन त्यही भएर बिरामीहरूलाई चाहिँ आधा बाटोदेखिको बोकेर लग लानुपर्छ अनि हस्पिटल लानुपर्छ